हेलो रमेश भाइ बोलेको हो मैले तपाईँलाई धेरैबेर भइसक्यो पर्खेको तपाईँ आउनै भएको छैन यहाँदेखि अब गान्तोक जाउँ भनेको कालिम्पोङदेखि गान्तोक जाउँ भनेको टाइम लाग्छ नभनेको पनि तिन चार घन्टा लाग्छ तपाईँले त्यत्ति ढिलो किन गरिदिनु भएको म अर्को गाडी मगाउँ कि तपाईँ आउनु हुन्छ अलिक छिटो छिटो आउनुहोस् ज मलाई जसरी भए पनि छिट्टै पुग्नु छ अब यहाँ छ बजी बोलाएको म नभनेको पनि आठ नौ बजी त पुग्छु होला भनेर तपाईँ नै ढिलो आइदियो भ आइदिनु भयो भने म कसरी छिटो घर पुग्नु उतानिर म घरमा गएर धेरै कामहरू छ तपाईँ अलिक छिटो गरिदिएर आउनुहोस् न तपाईँको मैले तपाईँलाई हिजै भनेको थिएँ टाइममा आउनुहोस् म बिमारी हेर्नु गएको बिमारीहरूले हामीलाई पर्खिँदैन त्यही भएर अलिक छिटो आउनुहोस् तपाईँ हस्पिटल जानुपर्छ बिमारी हेर्नुको लागि त्यही भएर अलिक छिटो आइदिनुहोस् यहाँ नभनेको पनि सात बज्नु लागेको छ अब अलिक छिटो गरेर आइदिनुहोस् त आउँदैन भने म अर्को गाडी मगाउँछु तपाईँलाई हिजै पेमेन्ट गरेको र पनि तपाईँ आइदिनु भएन अलिक छिटो आइदिनुहोस् त गरेर आउनु हुँदैन भने चाहिँ मलाई अहिले नै कल गरिहाल्नुहोस् तपाईँलाई मेसेज पनि तपाईँले मेरो हेर्नु भएन फोन पनि उठाउनु हुँदैन कहाँ हुनुहुन्छ तपाईँ बाटोमा हुनुहुन्छ भने छिटै गर्नुहोस् त मलाई अलिक ढिलो छ